अब अहिलेको जमानामा विकासशील विषयहरू भन्नु भन्नु पर्दा चाहिँ विकासशील मतलब चाहिँ अब जसको चाहिँ एकदम धेरै भनौँं न जिडिपी छ जसको चाहिँ एकदम जुन चाहिँ देश एकदम सबै कुरामा ताकतवर छ पैसामा होस् सेनामा होस् वा सबैै कुरा एकदम टेक्नोलोजीमा होस् अहिलेको जमानामा जुन चाहिँ यो टेक्नोलोजी नै सबै कुरा हो त्यसमा होस् इन्फ्रास्ट्रक्चरमा होस् सबै कुरामा अगाडि छ त्यसलाई नै विकासशील भन्छ होइन र त्यसको उदाहरणमा लिनु पर्दा चाहिँ अहिले विश्वमा नै सबैभन्दा विका विकासशील देश चाहिँ हामी अमेरिका भयो अमेरिका लन्डन प्यारिसहरूलाई लिन सक्छौँ किनकि उनीहरूमा चाहिँ एकदम देश एकदम विकासशील भएर गएको छ उनीहरूको देशको भनौँ न जिडिपी पनि एकदम बेसी छ उनीहरूले अहिले चाह्यो भने एउटा कति भनौँ दस तला बिस तला बिल्डिङ त उनीहरूले पाँच मिनटमा नै बनाउन सक्छ अब जस्तै चाइनामा कोरोनाको बेलामा कोरोना आउँदाखेरि त्यहाँनिर एकदम हस्पिटलको उयो थियो कमी थियो र चाइनाले आधी घण्टामा नै एउटा बिल्डिङहरू उठाउन सक्थ्यो त्यो पनि बिस तिस तला त्यो चाहिँ उनीहरूको टेक्नोलोजी हो नि त टेक्नोलोजीले गर्दा उनीहरूको इन्फ्रास्ट्रक्चर यति छिटो छ कि उनीहरूले पाँच मिनट दस मिनटमै उनीहरूले एउटा बिल्डिङ जोड्ने काम गर्नु सक्छ विकासशील र त्यो त्यो त भयो सबैभन्दा विकासशील भयो जस्तै जापानहरू भयो जापान टेक्नोलोजीमा एकदम अगाडि छ र उनीहरूले उनीहरूको ताइले काम गर्नुको लागि होटेलहरू भनौँ हस्पिटल भनौँ रेस्टुरेन्टहरू भनौँ त्यहाँनिर चाहिँ उनीहरूको मान्छे राख्नुको पनि जरुरी नै छैन किनकि उनीहरूको रो रोबोटले नै सबै कुरा गर्छ ए उनीहरूको टेक्नोलोजी यति साह्रो छिटो भइसकेर गयो कि उनीहरूले बिस मिनटमा चाहिँ बुलेट ट्रेन बुलेट ट्रेनले गर्दाखेरि उनीहरूको त बिस मिनटमा त उनीहरूले त कति कति किलो मिटर त ट्राभल गर्नु सक्छ एउटा जगादेखि अर्को जगा नै जानु सक्छ उनीहरूको अहिले त सबै कुरा रोबोटले नै हुन्छ यति साह्रो छिटो उयो भइसक्यो कि अब विकासशील देशहरूमा त हामीले त सोचेर सोच्नु पनि सक्दैन अब जुन चाहिँ कुरा चाहिँ असम्भव त्यो विकासशील देशहरूमा चाहिँ उनीहरूले चाहिँ त्यो विका असम्भव कुराहरूलाई नै सम्भव गरेर देखाउँछ जस्तै भयो यु युएसए भनौँ न अमेरिकाको नासाले नासाले के के चाहिँ कुरा गर्न सक्दैन अबको पाँच छ वर्ष बादमा त उनीहरूले त सायद स्पेसमा नै अब मान्छेहरूलाई नै भ्रमण गर्नुको लागि पठाउने भन्ने कुराहरू हामी सुन्न सक्छौँ आज भोलि होइन त्यो त उनीहरूको विकासले नै गर्दा हो नि त विकासशील देशहरूको त यति साह्रो शक्ति छ कि उनीहरूले जे पनि गर्नु सक्छ उनीहरूले असम्भव कुराहरूलाई स्पेसतिर मान्छेहरू पठाएर कहिले पनि नदेखेको ग्रहहरूलाई नि खोजेर निकालेर त्यो गर्न सक्छ र अब हामी बिस्तारै बिस्तारै चाहिँ हाम्रो इन्डियाको नाम लिन सक्छौँ र इन्डियालाई चाहिँ विकासशील चाहिँ भन्न सक्दैन तर बिस्तारै बिस्तारै विकासको तर्फमा लागिरहेको एउटा देश भन्न सक्छौँ डेभ्लोपिङ कन्ट्री चाहिँ भन्न सक्छौँ किनकि इन्डियाले नि त एकदम धेरै उन्नतिहरू गरेर गइसक्यो अहिले इन्डियामा पनि कुनै कुराको कमी छैन जस्तै अब सा साइन्समा भनौँ टेक्नोलोजीमा भनौँ वा कुनै पनि पोलिटिक्समा भनौँं सबै कुरामा इन्डिया पनि अरू अरू देशसँग होइन देशसँग नै अगाडि बढेर वर्ल्डमा नै अब इन्डिया टप फाइभहरूमा सबै कुरामा भनौँ एग्रिकल्चरमा भनौँ एजुकेसनमा भनौँ टेक्नोलोजीमा भनौँ इञ्जिनियरिङमा भनौँ आइटीमा भनौँ कुन चाहिँ कुरामा भनौँं सबै कुरामा नै साइन्टिफिक त्यो खोजहरूमा भनौँ सबै कुरामा नै अब इन्डिया पनि अब सबै अरू कन्ट्रीहरूसँगै एकदम अगाडि बढिसकेर सबै अरूसँग कम्पिट गर्ने च्यालेन्जहरू गर्ने भइसक्यो होइन अब इन्डियालाई नि एउटा विकासशील देशको रूपमा नै लिन सक्छौँ आजकल त र विकासशील हुनु पनि त जरुरी छ होइन अरू सबै विकासशील भई भइरहेको बेलामा आफू मात्रै पछाडि भएर त पछौटे वर्ग भएर त बस्न सकिँदैन विकासशील देशले चाहिँ अब विकासशील देश भएर देशलाई मात्रै त उन्नति हुँदैन नि त त्यो देशमा बस्ने मान्छेहरूलाई पनि त धेरै प्रफिट भएर जान्छ एकदम फाइदा पनि छ जस्तै अब पहिलाको जमानामा खेतीपाती गर्नु पर्यो भने त्यो गाई गोरु लगाएर त्यो एक वर्षमा फल्ने कति टाइमहरू लगाएर अहिले त सबै कुरा त्यो गाई गोरुले ख गोरु लगाएर त्यो हल लगाउनु एक महिना लाग्थ्यो नि त्यो खेत लगाउँदा अहिले त त्यो एक दिनमा पनि हुन सक्छ त्यो कस्तो कस्तो ट्य्राक्टरहरू लगाएर एग्रिकल्चरको फिल्डमा त्यो जुन चैँ नहुने नहुने कुराहरूलाई हुने पो निकालेर विकासशील देशहरूको अब के के देनहरू छ के हामी भनेर भन्नै सक्दैनौँ सोचेर सोच्नै सक्दैनौँ